हेलो ओ भाउजू मैले त्यो मालबजारमा त्यो साइड दोकानमा नि एउटा कुर्ती किने थिएँ कि बा यत्ति ल्याएर एक हप्ता पनि भएको छैन दुई दिन भएको छैन दुई दिनदेखिन् त कलर जानुथाल्यो त्यहाँदेखिन् त डिस्कलर भइहाल्यो घाममा सुकाउँदा कस्तो घिनलाग्दो बरु अब तपाईँले पनि त्यहाँनिर नकिन्नू त्यो साइडको दोकानबाट ल त्यो दादाको दोकानबाट एकदम खत्तम कुर्तीहरू पाउँदो रहेछ लुगाको क्वालिटी राम्रो नपाउँदो रहेछ बरु हामी यहाँ अर्कै जग्गाबाट ल्याउनुपर्छ ल पुरा नराम्रो भयो अब त्यो कुर्ता त म अब फ्याँकिदिन्छु पोछासोछा एकपल्ट पोछा बनाएर फ्याँकिदिन्छु आउनु नि हेर्न कस्तो घिन लाग्दो भएको छ त्यो कुर्ता त